दार्जिलिङमा चाहिँ विभिन्न जातका व्यक्तिहरू एक स्थानमा बस्ने गर्छन् जस्तै राई लिम्बू शेर्पा भोटे नेवार इत्यादि र राईहरूले विशेष दार्जिलिङमा चाहिँ राईहरूले विशेष यो हाम्रो उँभौली उँधौली पूजामा जात्रा गरेर त्यहाँ राईहरूको विशेष सांस्कृतिक भेषभूषाहरू लगाएर अनि सान भेषभूषा मात्र नभएर राईहरूको जति पनि भाँडा कुडा वा इत्यादि धनुहरू हुन्छ अनि राईहरूको जति पनि सर सामानहरू उहाँहरूले प्रदर्शित गर्ने गर्छन् अनि राईहरूको संस्कृति राईहरूको रीति रिवाजलाई उनीहरूले जन समक्ष पुर्याउने गर्छन् त्यसरी नै नेवारहरूले पनि है फुलपातीमा नेवार जात्रा गरेर जे उनीहरूले आफ्नो भेषभूषाहरू पहिरिएर उहाँ उनीहरूले आफ्नो संस्कृतिको केही सामानहरू लिएर जन समक्ष प्रस्तुत गर्ने गर्छन् त्यसरी नै उहाँहरूको एकदम प्रचलित नृत्य लाखा लाखे डान्स लाखे नृत्य उनीहरूले कुनै एउटा व्यक्तिलाई मुकुट पहिराएर लाखे नृत्य गर्दै जात्रा गर्ने गर्छन् त्यसरी नै शेर्पा भोटेले पनि यही ल्होसारहरू तिर वा त विभिन्न कार्यक्रमहरूतिर आफ्नो प्रस्तुतिहरू दिई नै रहेका हुन्छन् उनीहरूले आफ्नो भेषभूषा संस्कृति जन समक्ष राखी नै रहेका हुन्छन् र अन्य ठाउँबाट आउने व्यक्ति विशेषलाई पनि कुनै पनि टुरिस्टलाई पनि म आफ्नो संस्कृतिबारे जनाउन पर्दा चाहिँ विशेष उनीहरूलाई यस्तै कार्यक्रमहरूतिर लगेर यस्तै विशेष कार्यक्रमहरू देखाएर क्या आफ्नो संस्कृति जनाउन चाहिँ जनाउने चाहिँ एकदम सजिलो माध्यम जस्तो लाग्छ किनकि मानिसलाई भनेको कुरा भन्दा देखेको कुराले धेर प्रभावित पार्छन् नि त त्यही भएर अन्य व्यक्तिलाई पनि सुझाव हाम्रो संस्कृति यस्तो उस्तो भनेर सुझाव दिन भन्दाखेरि चाहिँ कुनै पनि त्यस्तै कार्यक्रमहरूतिर लगेर नै देखाएर नै उहाँलाई बुझाउने पक्षमा म छु